ए भुषन जी हुनुहुन्छ ए नमस्कार म दैनिक खबरबाट जर्नलिस्ट बोल्दैछु तपाईँ एकजना सोसल वर्कर हुनु हुँदोरहेछ दार्जिलिङको है तपाईँहरूको सायद संस्था पनि छ भनेर सुने थिएँ तपाईँहरूले तप तपाईँ तपाईँ जुन सोसल वर्क गरिरहनु भएको छ त्यसको के एउटा उयो मोटिभ त होला है गोल्सहरू के प्रयोजन लिएर तपाईँ यो सोसल वर्कमा हुनुहुन्छ यसबारे मलाई अलिकति जानकारी दिनुहोस् न ए आच्छा हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अच्छा

अच्छा तपाईँहरूले के कस्तो सामाजिक कार्यहरू गर्नुहुन्छ जस्तै प्राय सोसल वर्कहरूले चाहिँ सो वर्करहरूले चाहिँ अब असहायहरूको सेवा गर्ने होइन उयो गरीबगहरूको त्यो बिमारी पर्दा उपचारको निम्ति सहयोग गर्ने त्यस्तो खालको प्राय गरिरहेको हुन्छ तपाईँहरूको तपाईँहरूले चाहिँ के कस्तो खालको त्यस्तो कार्यहरू गर्नु गरिरहनु भएको छ हजुर हजुर ए अच्छा अच्छा ए अच्छा अच्छा हवस् हन्छ हवस् केही जानकारी कोलाई चाहिएछ भने म तपाईँलाई फेरि सम्पर्क गर्छु नि है हवस् हुन्छ धन्यवाद हुन्छ